गाईलाई हामी हिन्दू धर्मवलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गर्दछ त्यही गाईबाट निस्केको गोबर घरको द्वार सङ्घारतिर पानीमा फिटेर छर्किने गर्दर्छौँ हामी हिन्दू धर्मअनुसार हिन्दू धर्मअनुसार सङ्घारतिर घरको सङ्घारतिर पानीमा गोबर फिटेर फिट्नुको कारण धेरै कारणहरू छन् एउटा कारण रहेको छ यी पवित्र यी गोबर फिटेर पानी पानीमा एकदम पवित्रता पाइन्छ अनि यी छर्किने यी गोबर फिटेर पानी छर्किन गर्दाले धेरै नराम्रा चिजहरू पिशाज किट फटङग यी सबै कम आउने गर्दछन् मतलब घर घरको सङ्घारमा नआउने गर्दछन् तसर्थ यी गोबर फिटेर पानीमा छर्किने गर्दछन् हिन्दू धर्मअनुसार गोबरलाई गोबर पानीमा फिटेर घरको सङ्घारतिर छर्किनुलाई एउटा शुद्ध एउटा शुद्ध मानिन्छ त्यसर्थ हामी फिटेर सङ्घारतिर छर्किने गर्दर्छौँ